र हाम्रो भारत देश ठुलो क्षेत्र अथवा ठुलो राज्य राज्य अथवा देश हुनाको कारणले गर्दाखेरि चाहिँ हाम्रो देशमा धेरै महत्त्वपूर्ण स्थलहरू छ जो पर्यटकको लागि चाहिँ धेरै आकर्षित गर्ने गर्छ त्यो आकर्षणहरू काफी देश हाम्रो पाहाडमा हाम्रो तराई क्षेत्र मधेस क्षेत्र तराई पाहाड सबै जग्गा नै त्यो स्थलहरू प्रायः प्रायः सबै जग्गा पर्यटकको आकर्षण बनेको छ र पाहाडका आकर्षणहरू जस्तै अब तपाईँको वेस्ट बङ्गालमा भयो दार्जिलिङ दार्जिलिङका तपाईँ हेर्न सक्नुहुन्छ टोय ट्रेन भयो यहाँका साना साना कुराहरू जो चाहिँ पर्यटकहरूको निम्ति चाहिँ आकर्षण बनेर बसेको छ र त्यो आकर्षणहरू मध्ये हाम्रो दार्जिलिङमा बतासे लुप जापानिस टेम्पल रक गार्डन तेन्जिङ रक यहाँ हाम्रो सबैभन्दा प्रसिद्ध जुन चाहिँ देशको सेकेन्ड हाइएस्ट अल्टिट्युडमा आउँछ घुम स्टेसन अनि तपाईँको त्यहाँ हुन्छ पर्यटकहरू यहाँ देश विदेश तपाईँको फरेन कन्ट्री सबैबाट आउने गर्छ र हाम्रो जुन तपाईँको यता दिल्लीमा प्लेन्सतिर भयो तपाईँको इन्डिया गेट लोटस टेम्पल यहाँ हाम्रो देश चाहिँ धेरैवटा धर्म जाति भएको कारणले गर्दा आफ्ना आफ्ना जाति आफ्ना आफ्ना धर्मको हिसाबले यहाँ पर्यटक स्थलहरू पनि पाइन्छ जस्तै लोटस टेम्पल भयो तपाईँको ए तपाईँको गोल्डन टेम्पल भयो जुन चाहिँ पन्जाबीहरूको र यहाँ तपाईँहरू ठुल्ठुलो मोनास्ट्री अथवा गुम्बाहरू देख्नुहुन्छ त्यो गुम्बाहरू बुद्धिस्टको लागि बुद्धिस्टहरूको त्यो जुन चाहिँ कल्चर वेशभूषा त्यो सबैलाई दर्साउँछ यो कुरालाई पनि हाम्रो पर्यटकहरूले चाहिँ हाम्रो देशमा आउनलाई चाहिँ मजबुर गर्छ आकर्षण गर्छ उनीहरू आकर्षित हुन्छन् र हाम्रो पर्यटक स्थलहरू बारेमा उनीहरूले धेरै मिठा मिठा कुराहरू गरेका हुन्छन् जस्तै अब तपाईँको सिक्किममा गयो भने त्यहाँको लाचुङ छाङ्गु छाङ्गु लेक यो छाङ्गु लेक भयो त्यहाँका प्रसिद्ध रोड एम जी मार्ग रोड अनि तपाईँको त्यो रहेको पर्यटकहरू त्यहाँका रोपवे त्यहाँका मोनास्ट्रीहरू पनि देख्न मोनास्ट्री अनि माथि जिरो पोइन्टहरू यी सब हाम्रा भारतका आकर्षणहरू हुन् र यी सब पाहाड क्षेत्रमा पर्ने त्यो छाङ्गु लेक तपाईँ देख्न सक्नुहुन्छ हिन्दूहरूको निम्ति त्यहाँ शिव भगवान लड शिवजीको त्यहाँ ठुलो ठुलो मूर्तिहरू अथवा स्टेचुहरू बनाएर राखेको छ जो नाम्चीमा छ त्यहाँनिर बुद्धिस्टहरूको त्यहाँ बुद्धको भगवानको ठुलो स्टेचु छ त्यो स्टेचुहरू पनि बहुत हाम्रो पर्यटकहरूलाई चाहिँ आकर्षण गर्छन् र आकर्षित गरेर आएको छन्

चौरस्ता जहाँ चाहिँ चारवटा बाटोहरू मिलेर बनिन्छ त्यो चौरस्ता यहाँ मानिसहरू आएर आनन्द पाहाडको हावा सबैहरू लिएर उनीहरू आनन्द मानेर यहाँका पर्यटक स्थलहरूको फाइदा उठाइरहेका हुन्छन् र तपाईँहरू भारतमा आएर भारतका आकर्षणहरूलाई तपाईँलाई आकर्षण आकर्षण पर्यटक स्थलहरूको तपाईँले आनन्द उठाउन सक्नुहुन्छ